किन यस्तो र मैले घर बनाएको थिएँ कि त अन्त एउटा एउटा यसो टेबलहरू लैजाउँ भनेर सोधेको नि अब फोन गर्दा भनेको जस्तो हुँदैन अब आउनु पर्छ होला अब हेरेर आउँछु नि म के हुन्छ बेड हुन्छ कि पलङ हुन्छ कि टेबल कति हो कसरी हो हुन्छ कहिले आउनु अन्त ल म घरमा सोधसाद गरेर आउँछु नि ल त्यो टेबल आठ हजार हुँदैन होला हुन्छ हुन्छ भोलि भए पनि पर्सि भए पनि आउँछु नि ल हुन्छ